रासायनिक मलले जुन कीटनाशकहरू दबाई हालिन्छ रासायनिक मलले माटोलाई बरबाद त गरि नै रहन्छ र हामीले खेतीलाई पनि असर हुन्छ र हामीले राम्रो खेती उत्पादन गर्नु हो भने हाम्रो रासायनिक मल जस्तै गौ मुत्र तितेपाती पिरे उनिउँ एस्तो एस्तो चिजहरूको हामीले दबाईको रूपमा प्रयोग गरेर कीटनाशकहरू गर्नु सक्छ र खेतीपाती पनि राम्रो भएर जान्छ जमिन पनि राम्रो भएर जाने छ